हाम्रो क्षेत्रमा सन्चालित प्रमुख राजनीतिक दलहरू दलहरू भारतीय गोर्खा जनमुक्ति मोर्चा भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा कङ्ग्रेस सिपिआइएम बिजेपी त्रिणमुल कङ्ग्रेस अनि ती बाहेक स साना पोलिटिकल पार्टीहरू पनि छन् जसमा भारतीय गोर्खा अनि हाम्रो पार्टी पनि आउँछ यी पार्टीमा भारतीय गोर्खा जनमुक्ति मोर्चा अनि भारतीय गोर्खा प्रजतान्त्रिक मोर्चा पार्टी नै चाहिँ हाम्रो दार्जीलिङमा गोर्खाल्यान्ड राज्य गठन निर्माणको लागि सङ्घर्ष गरेका गर्नका निम्ति जन्मिएका पार्टीहरू हो यी पार्टीहरू जन्मिएको धेरै भएको छन् योभन्दा पहिला पनि गोर्खाल्यान्डको निम्ति एउटा पार्टी जिएनएलएफ फर्म भएको थियो जसको नेतृत्व सुवास घिसिङले गर्नुहुन्थ्यो अनि त्यो समयमा सबै मानिस उसकै पछि लागेको थियो किनभने उसलाई अब्बल दर्जाको नेता मानिन्थ्यो